दार्जिलिङ जिल्लामा मुख्य उद्योग र आर्थिक स्रोतहरू चाहिँ यहाँको चियाबगानबाट नै हुन्छ अब दार्जिलिङको चिया त फेमस नै छ होइन त्यही भएर यहाँ चाहिँ कार्खानाहरू पनि चियाबगानको नै छ बेसी जस्तो कारखानाहरू टी कार्खानाहरू नै छ त्यही हो अरू त मलाई त्यति थाह भएन चियाकै बेसी छ चियाको कारखाना अनि चियाै बगान बेसी छ